तपाईँ दार्जिलिङबाट बोल्नुभएको हो ए मलाई नि एउटा किताब लेखौँ भनेर सोचेको हो त्यहाँको कल्चरको बारेमा केही उयो हुन्छ नि जस्तो दसैँहरू आउँछ तिहारहरू यिनीहरूमा फेस्टिभेल केही राम्रो अब हो त्यसमा लेखौँ भनेको त्यही तपाईँले जान्न अँ हजुर तपाईँले जान्नुहुन्छ भनेर चाहिँ मलाई नम्बर पाएको थिएँ त्यही भएर फोन गरेको थिएँ मलाई भनिदिनु होस् न अलिकति हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर अँ ए हजुर हजुर हजुर ए हजुर अँ अँ हजुर हजुर ए रमाइलो हुनेरहेछ त है त्यसो भए त हजुर हजुर हुन्छ नि म तपाईँलाई चाहियो भने म तपाईँलाई कल गर्छु नि ल हुन्छ हुन्छ हवस् हुन्छ हुन्छ